काम भन्दा बाहिर मेरो चाहिँ सोख र रुचि चाहिँ के छ भने भन्दाखेरि चाहिँ अब सोखमा चाहिँ म अब वरिपरि फुलहरू राख्छु अलिकति फुलहरू रोपरापहरू गर्छु अनि मलाई सानो सानो बारीमा धनिया साग आफ्नै बारीमा अर्ग्यानिक उयोहरू निकाल्नु मलाई मनपर्छ अनि रुचि चाहिँ अब गीत पनि गाउनु मलाई मनपर्छ सुन्नु पनि मनपर्छ अनि धर्ममा बेसी बढी रुचि राख्छु धन्यवाद